हेलो ड्राइभर भाइ हो तपाईँलाई मैले गाडी भनेको थिएँ नि

तपाईँ तपाईँको कारणले गर्दाखेरि मेरो छोरीको घ घरमा बिहा थियो बिहामा अड्चन भयो गाडी पाइनँ गाडी हिँड्यो टाइममा हिँड्यो तपाईँले गाडी ल्याउनु भएन तपाईँको क्या हो यस्तो पारा तपाईँले त राम्रो गर्नु भएन तपाईँले त न नराम्रो भयो त यो भाडाको म पुग्नु पाइनँ यो कसले दिन्छ अब अब त तपाईँले दिनु हुन्छ कि कसले दिन्छ ए ए यस्तो पाराले त हुँदैन त मान्छेलाई ठिक टाइममा ठिक जगामा पुग्नु पर्छ ठिक स्थानमा तर तपाईँको त यो पारा त भएन त यो यस्तो पाराले त अब तपाईँको गाडी चल्दैन त्यसरी यसरी फेरि त हुँदैन त तपाईँ जहिले पनि ठिक टाइममा पुग्नु होस् ठिक टाइममा जानु होस् त्यसरी पो हुन्छ यो पैसा म म मलाई कसले दिने गाडी भाडा भयो ट्रेनको भाडा भयो ट्रेनको भाडा गाडीको भाडा कसले दिन्छ अब तपाईँ आफैँ भन्नु होस्